र विशेष गरी अहिलेको हालको बजारमा चाहिँ है एकदम अर्ग्यानिक खेतीहरूको एकदमै अर्ग्यानिक चिजहरूको साग सब्जीहरूको एकदमै मूल्य चाहिँ एकदमै आकाश छुइरहेछ भन्छ नि है त्यस्तै भइरहेछ किनभन्दाखेरि चाहिँ अब पहिलातिर त अब कम्ती भए पनि सहरमा पनि अलिअलि मान्छेहरूले खेतीपाती गर्ने गर्दथे तर अहिले मान्छेहरू सबैजना बाहिर है रोजगारको निम्ति बाहिर गएको कारणले गर्दाखेरि एकदमै कम्ती खेतीपाती हुने गर्दछ त्यसैले गर्दाखेरि यसको मूल्य चाहिँ एकदम बढेर गएको जस्तो मलाई लाग्छ अन्त अहिले त्यहीमाथि अहिले गाउँ बस्तीमा पनि साग सब्जी एकदमै कम्ती हुने गर्दछ किनभन्दाखेरि यो जुन चाहिँ अहिले मोबाइल फोनहरूले गर्दाखेरि रेडिएसनले गर्दाखेरि कतिवटा प्रब्लम समस्याहरू हुर्ने गर्दछ है साग सब्जीहरू सानोमै कुहेर गएर है राम्रो हुने गर्दछैन अन्त त्यसले गर्दा पनि साथै गाउँ बस्तीको सबै मान्छेहरू प्रायः जस्तो रोजगार खोज्नुको लागि सहर पस्ने गर्दछ त्यसले गर्दाखेरि गाउँ बस्तीमा एकदमै खेतीपाती गर्ने मान्छे नै एकदमै कम्ती हुने गर्दछ त्यसैले गर्दाखेरि यसको प्रोडक्सन कम्ती भएकोले गर्दाखेरि यसको मूल्य चाहिँ एकदम बढेर गएको जस्तो मलाई लाग्छ साथसाथै अब जुन चाहिँ यो अनलाइन सपिङ छ है त्यो कुरोहरूले पनि कतिवटा इफेक्ट पारेको जस्तो मलाई लाग्छ पहिला त मान्छेहरू बजार आउँथ्यो उनीहरूले किनेर जान्थे है तर अहिलेलाई अहिले भने मान्छेहरू सबैजना है कतिवटा अनलाइनै हुने गर्दछ अहिले प्रायः जस्तो काम त्यही अनलाइनहरूले पनि गर्दाखेरि यसमा इफेक्ट पारेको जस्तो लाग्छ है अहिले त घरमा बस्यो टक्कै फोनबाट केही चाहियो भने चट्टै अर्डर गर्दाखेरि सट्ट घरमै आउँथ्यो घरमै आउँछ है त्यसले गर्दाखेरि अलिकति यो रेगुलर मार्केटमा अलिकति इफेक्ट पारेको जस्तो मलाई लाग्छ अन्त यसले विशेष गरी यो अनलाइनले चाहिँ के चाहिँ प्रभाव पार्छ भनेदेखिलाई यो अनलाइन सपिङले चाहिँ मान्छेलाई एकदमै अल्छे बनाइसकेके छ है अन्त कतिवटा अनलाइनमा त कतिवटा फ्रड हुने पनि चान्सेसहरू पनि धेरै मात्रामा हुन्छ है अहिले त त्यो अनलाइनबाट अलिकति केही गऱ्यो सामानहरू टक्कै घरमै आएर है मान्छेलाई एकदम अल्छे बनाइसकेको छ त्यो कुराहरूले गर्दाखेरि मान्छेले खेतीपाती पनि गर्न छोडिसकेको छ किनभने अनलाइनमा आई त हाल्छ किन चाहिँ खेतीपाती गर्नु होइन साग सब्जीहरू आइ त हाल्छ अनलाइनबाट किन चाहिँ आफू खटिबस्नु भने त्यस्तोपट्टिको मान्छेको अहिले सोचाइ गएको छ अन्त त्यसले गर्दाखेरि एकदमै यो अहिलेको यो जुन चाहिँ रेगुलेर मार्केटहरू छ एकदमै उनीहरूलाई चलाउनु एकदमै साह्रो परिरहेको छ है अन्त त्योमाथि अब उयो अनलाइनमा त अझै सस्तो पनि भन्छन् है अझै सस्तो पनि दिन्छ हरे भन्छ त्यही कुरोहरूले पनि अब एकदमै यो अहिले जुन चाहिँ रेगुलर मार्केट छ त्यो रेगुलर मार्केटमा ज जसले दोकान थापेको छ है ज जसले एउटा सानो गरिखान्छु भनेर गरेको छ उनीहरूलाई एकदमै गाह्रो परिरहेको छ है एउटा सानो एउटा सामान पनि बेच्नु एकदमै कठिन परिरहेको छ अन्त त्यसले गर्दाखेरि पनि एकदमै यो रेगुलर मार्केटमा एकदमै ज्यादा प्रभाव पारिरहेको जस्तो मलाई लाग्छ अन्त